विकासशील विश्व बारे म धारणा के गर्छु भने संसारमा जति पनि विकसित भइरहेको छ हामीले त्यति नै अगाडि बढिरहेका छौँ अब पहिला जस्तो हामीले सिलौटामा मसाला पिस्ने गर्थ्यौँ भने अहिले मिक्सर ग्राइन्डर राइस कुकुर हर चिज हामीले घरमा वसिङ मेसिनहरू सबै पाइरहेका छौँ मानिसलाई घरकै काममा उयो भए उल्झिएर अगाडि बढ्न परेको छैन उहाँहरूले आफ्नो घरको काम छिटो छिटो सकेर बाहिरको दुनियाँलाई पनि समय दिनसकेका छन् विकसित गर्न सकेका छौँ संसार त जति पनि परिवर्तन हुन्छ उत्तिनै हाम्रो लागि राम्रो छ आजभन्दा बिस वर्ष अगाडि संसारमा त्यस्तो केही थिएन भने आज बिस वर्षमा संसारको धेरै परिवर्तन देखिसकेका छौँ अब आउने भावी पिँढीहरूले अझै धेरै देख्नेछन् त्यही नै हामीले संसारको परिवर्तन भनेर मान्नुपर्छ